अब ठिकै हो अहिले अब टेक्नोलोजीको जमानामा है सबै अब इत्रु इत्रु नानीहरूदेखि लिएर ठुल्ठुलो सबैजना प्रायः फोनमा क्रेजी हुन्छ तर अब अहिलेको नानीहरू चाहिँ बाहिरी ज्ञानहरू भन्दाखेरि चाहिँ फोन चलाएर भित्रै बसेर है फोनहरू बेसी चलाउने गेमिङ बेसी खेल्ने त्यस्तो खालके जमाना छ अहिले तर त्यो चाहिँ अब राम्रो होइन किन भन्दाखेरि तपाईँको अब त्यो बसेर फोनै चलाइरह्यो दिनभरि रातभरि त्यही गरिरह्यो भने तपाईँको मेन्टली फिजिकली है हेल्थहरू बिग्रिनसक्छ किन भन्दाखेरि अब फोनले आँखा बिग्रिन्छ टाउको दुख्ने बिमारहरू त्यत्तिकै बढ्छ र अब अहिले त्यो कुरालाई चाहिँ हामीले चाहिँ अब फ्यामिलीदेखि लिएर टिचरहरू गाउँको दाजुभाइहरूले सबैजना मिलेर चाहिँ यसलाई चाहिँ अलिक हेर्नुपर्ने हो सरकारले पनि अलिक गाली गरेर हुन्थ्यो कि फकाएर हुन्छ कि बाहिरी गेम खेलाउनु लानुपर्छ बिहानै उठेर रनिङहरू यसो कुद्नु गयो भने आफ्नो फिजिकल फिटनेसहरू धेरै राम्रो हुन्छ र अब त्यो फोनै चलाएर मात्रै त तपाईँको अन्फिट प्लस तपाईँको पसिनाहरू भन्ने कुराहरू निकाल्नुपर्छ आफ्नो बडीबाट किनभने त्यो पसिनाबाट पनि धेरै तपाईँको बिमारीहरू जान्छ